मलाई यो ज्याकेट चाहिँ साह्रै राम्रो लाग्यो होइन यो किनेको मैले चारदिन जस्तो भयो अब यो ज्याकेट चाहिँ मलाई जाडोमा लाउने पनि गरममा लाउने पनि यति राम्रो ज्याकेट के त मैले सस्तोमा पाएँ क्या त सस्तोमा खाली पाँच सय रुपियाँमा पाएको छु होइन यो प्रोजेक्ट चाहिँ मलाई राम्रो लाग्यो यस्तो प्रडक्ट मैले कहिले पाउँदैन मलाई यस्तो राम्रो अहिलेसम्म कुनै केहीहरू लागेको छैन होइन यो मैले किनेको ज्याकेट चाहिँ राम्रोहरू छ राम्रो क्वालिटीको होइन पाँच सय रुपियाँमा पाएँ मैले यस्तो अरूले त पाउनु गाह्रै छ होइन मैले चाहिँ पायो त्यहाँदेखिन् यस्तो मैले घरी घरी पाउँदैन यो ज्याकेटको चाहिँ क्वालिटी पनि राम्रो छ होइन एकदम यसको ब्रान्ड नि राम्रो छ यो चलाउँदा पनि सबै हुन्छ गरममा लाउँदा पनि हुन्छ जाडोमा लाउँदा पनि हुन्छ त्यहाँदेखिन् यो ज्याकेट चाहिँ यसको क्वालिटी पनि राम्रो छ यो टिक्नु पनि टिक्छ होइन र टिक्नु पनि टिक्छ त्यहाँदेखिन् यो मैले किनेको भर्खर चारदिन भयो यति सस्तोमा पाएँ मैले खाली पाँच सय रुपियाँमा मात्रै यस्तो राम्रो क्वालिटीको पाँच सय रुपियाँ मात्रै पायो यस्तो मैले अफरहरू अब अरू बेला त पाउनु सक्दिनँ होइन यो ज्याकेट चाहिँ मलाई राम्रो न राम्रो लाग्यो के त होइन यो ज्याकेट चाहिँ म यो ज्याकेटलाई चाहिँ म अब अरू बेला पनि ट्राई गर्नेछु यो किनेको चारदिन भयो होइन अब दिन बित्दै जान्छ ज्याकेटहरू पनि अलिकति यो हुँदै जान्छ हुँदा हुँदा यो ज्याकेट पनि मेरो अलिकति दिनबाद च्यात्तियो म अब यही ज्याकेट नै किन्छु होइन मलाई यो ज्याकेट चाहिँ साह्रै साह्रै साह्रैभन्दा साह्रै राम्रो लाग्यो होइन किनकि यो ज्याकेट मैले यति कम्ती दाममा पायो कम्ती दाममा पायो होइन यस्तो कम्ती दाम यति राम्रो क्वालिटीको ज्याकेट अरूले त मैले त के अरूले पनि पाउनु सक्दैन होला तर मैले यो साल चाहिँ पायो होइन नमस्ते सबैजनालाई जय गोर्खा